हेलो मैले अघि तपाईँहरूको दोकानबाट एउटा कन्डिसनर किनेको थिएँ त्यो कन्डिसनर चाहिँ एकदमै घिन लाग्यो गनाइरहेको छ अनि त्यसको रङ पनि अर्कै भइरहेको छ अनि सायद त्यो कन्डिसनर चाहिँ एक्सपायर भएको होला कृपया गरेर तपाईँहरू त्यस्तो प्रडक्ट त्यस्तो सामानहरू चाहिँ नबेचिदिनुहोस् होला